हाम्रो क्षेत्रमा मनाइने भनेको त्यही चैते दसैँ र संक्रान्तिहरू मनाइन्छ अनि दसैँ तिहार हामी तिहारमा भैलिनीहरू खेल्छौँ है अनि देउसीहरू खेल्छौँ देउसीहरूमा हाम्रो जुन चाहिँ पर्यटकहरू छ त्यो पर्यटकहरूले पनि उयो गर्न सक्छ भाग लिन सक्छ मारुनी डान्सहरू हुन्छ त्यो मारुनी डान्सहरूमा मा मारुनी डान्सहरू सिक्न सक्छौँ त्यसको हिस्साहरू बन्न सक्छ उहाँहरू पनि र त्यही हो पर्यटकहरू पनि यो के भन्छ हाम्रो जुन चाहिँ क्षेत्रमा मनाइने कुराहरू छ त्यसमा उहाँहरू पनि सामेल हुन सक्छ